हेलो अङ्कल हजुर हामी हिजो घुम्नु गएको थियो हो नोकडाँडा झिल अनि गाडी लगेरै गएको थियो तपाईँको अनि तपाईँले त हामीले त तिन हजारमा मिलाएको थियो होइन अनि चाहिँ तर ड्राइभर अङ्कलले चाहिँ मान्नु भएको छैन हो

पैँतिस सौ भनेर भन्नु हुँदैछ अनि त्यो त नहुनु पर्ने हो हुँदैन नि यति त हजुर अनि अनि ड्राइभर दादाले चाहिँ भन्नु हुँदैछ पैँतिस सौ नै दिनु भनेर होइन अनि तपाईँले भनिदिनुहोस् न ल हजुर यति त तपाईँले मिलाउनु भएको हो नि त होइन हजुर म त तिन हजारै दिन्छु हजुर तपाईँले चाहिँ भनिदिनुहोस् न ल हुन्छ हुन्छ अङ्कल राखेको थ्याङ्क यू अनि भनिदिनुहोस् ल त्यो त्यो चाहिँ हुन्छ थ्याङ्क यू अङ्कल राखेको